मेरो भनिदेऊ न मोबाइलको मलाई मोडलहरू याद छैन हेलो अहिले महँगो दाममा भन्दा आइफोन उयो फोर्टिनहरू छ हो अन्त रियलमी नार्जो रेडमीहरू छ स्यामसङको फोल्डेबल पनि निस्केको छ अहिले हजुर वान प्लसहरू चाहियो त्यस्तै छब्बिस हजारदेखिको स्टार्टिङ छ ई ई एम आईको छ त हाम्रो वान ट्वेन्टी एट जिबी छ हो अन्त क्यामेरा पनि दाम्मी छ फिफ्टी एमपीहरूको छ हौ अरू त यस्तै छ उयो ओप्पोहरू राम्रो क्यामेरा भएको त्यही हो तपाईँहरूको त आइफोन नै आउँछ राम्रो क्यामेराको तर त्यो भन्दा पनि बेस्ट क्वा क्वालिटीको त अहिले भिभोहरू छ ओप्पोको अहिले नयाँ मोडलहरू छ ए थर्टी एसहरू त्यो चाहिँ छ तपाईँहरूको आधार कार्डहरू चाहिन्छ हौ हजुर हजुर ए हुन्छ हुन्छ ओप्पोको अहिले चाहिँ नयाँ रहेछ हौ एस सेभेन सेभेन्टी एट फाइब जिबीको फाइभ जी को एट जिबी रयाम छ हो त्यही लानु बेस्ट छ ए हुन्छ हुन्छ